मेरो गाउँघरमा मलाई मनपर्ने सहर भनेको त मलाई कालिम्पोङ सहर मलाई साह्रो मनपर्छ त्यहाँको जति पनि हावाहरू भयो त्यहाँको पानीहरू मनपर्छ त्यहाँको मानिसहरू मनपर्छ त्यो सहर मनपर्छ मलाई कालिम्पोङ अनि कालेबुङको साथ साथै मलाई टिस्टा मनपर्छ अनि यहाँनेरी हामीलाई मनपर्ने कुराहरू भनेको चाहिँ धेरै भन्दा धेरै हामीले चाहिँ यहाँनिर राम्रो खानुको लागि मोमो चाउमिन यस्तो कुराहरू हामीलाई एकदमै मनपर्छ अनि यहाँको जति पनि बाटो घाटोहरू छ हामीलाई मनपर्छ त्यहाँको मानिसहरू हामीलाई मनपर्दछ अनि त्यहाँनिर अरू त जतिसक्दो चाहिँ हामीले त्यो मनपर्ने कुराहरू भनेको चाहिँ कालिम्पोङको चाहिँ त्यहाँनिरी एकदमै राम्रो घुम्ने जग्गा हामी डेलो मनपर्दछ त्यहाँ दुर्बिन मनपर्दछ ने कतिवटा कुराहरू टिस्टाको खोला मनपर्छ त्यो खोलाको साथ साथै त्यो खोलाको बहि बगिरहेको पानी हामीलाई एकदमै मनपर्छ चिसो पानीहरू छ है यस्तै धेरै कुराहरू हामीलाई मनपर्छ